औ हेर न मैले अस्ति क्या अनलाइनमा उयो के रे यसो हेर्दै थिएँ कि ब्याग क्या कस्तो मनपऱ्यो कालो कलरमा थियो कि लेदरको लेदर लुक भएको अब कस्तो राम्रो नि हेर्दै अन्त यसो हेरेको त दाम पनि सस्तो रहेछ हो पाँच सय रहेछ हो सस्तो होइन पाँच सय भन त अन्त अर्डर गरेको थिएँ आयो पनि कि कस्तो राम्रो रहेछ नि हौ कस्तो मनपऱ्यो मलाई त बोक्दा पनि मिल्ने कि अलिक त्यो ठुलो क्या हुन्छ नि स्पेसियस खालके क्या ठुलो के के जाने हुन्छ नि समान पनि अट्ने हो अन्त त्यो के रे कलर पनि कस्तो मनपऱ्यो हो त्यो ब्यागभित्र त्यो मात्रै नभएर भित्र पनि सानो सानो पाउच रहेछ कि ब्याग त्यो पनि राम्रो लाग्यो हौ त्यो पनि के केहरू हाल्नु मिल्ने क्या अब जस्तै अब अलिकति एकदिनहरूको ला लागि जाँदाखेरि त्यो ब्युटी प्रोडक्टहरू क्या काजलहरू पेस्टहरू हाल्नु पनि राम्रो क्या टोइलेट ब्याग टाइपको कस्तो राम्रो लाग्यो नि मलाई त्यही त है त्यसको मटेरियल पनि राम्रो रहेछ हौ

हेर न राम्रो नि लुक्स पनि राम्रो है राम्रो देख्यो अँ नि दाम त दाम पनि मनपऱ्यो मतलब सस्तो लाग्यो सस्तोमा राम्रो चिज आएको जस्तो लाग्यो हौ

तिमी पनि हेर न राम्रो रहेछ अफर चल्दै रहेछ हौ सायद यसको कि अँ अफरमा भएर होला हौ सस्तो पाएको त्यो फेस्टिभ अफर क्या अँ फिफ्टी पर्सेन्ट अफर भन्दै थियो हौ त्यो अफरमा भएर यसो हेरेको त अफरमा रहेछ राम्रो पनि लाग्यो फेरि आउँदा पनि आएर पनि मटेरियल पनि राम्रो लाग्यो यसो बोक्दा पनि सुहाउने पेन्टमा पनि जाने हो कुर्था लाउँदा पनि मिल्ने क्या कुर्थामा पनि मिल्ने ब्याग पेन्टमा लाउँदा पनि मिल्ने अँ राम्रो लाग्यो त तिमी पनि मगाऊ न यस्तै मलाई त कस्तो मनपऱ्यो हौ अँ ल अनलाइनमा सर्च गर कि तिमीले पनि त्यो उयेस एमाजोनमा राम्रो रहेछ हौ